हजुर मलाई अब खेलकुद खेलहरूमा चाहिँ अब धेरै मनपर्ने खेलहरू चाहिँ है फुटबल भयो बास्केटबल ए बास्केटबल त होइन टेनिस भयो भलिबल भयो है यो यही यी यी यी तिन अब खेलहरू चाहिँ म अब मोबाइल मा युटुबमा हेर्ने गर्दछु हजुर मलाई अनि यो खेलहरू चाहिँ अब सानैदेखि मनपर्ने गर्न गर्नको कारणले गर्दाखेरि चाहिँ म चाहिँ यो अब मोबाइलमा लगातार अहिले पनि हेर्ने गर्दछु हजुर यसको विषयमा अब यति भन्दा यति भन्न चाहन्छु